सर्वप्रथम मैले मैले हेर्ने खेलकुद चाहिँ हो क्रिकेट अनि फुट बल यो चाहिँ मैले मेरो घरको टिभी एलइडी टिभी जसमा चाहिँ स्टार स्पोर्ट्स वान स्टार स्पोर्ट्स टु हो यसमा हेर्छु हामी यसलाई म यसलाई मैले युट्युबमा लाइभ पनि हेर्छु अन्त टिभीमा लाइभ हेर्छु अनि यो चाहिँ मैले विशेषकर मेरो साथीहरूसँग बसेर पनि हेर्छु अनि एक्लै घरमा हुँदा पनि बसेर हेर्छु त मेरो परिवारसँग बसेर पनि हेर्छु अनि जब मेरो अनुभव चाहिँ यस्तो छ कि मैले जब एक्लै बसेर हेर्छु तब त्यहाँ कुनै प्रकारको जस्तो कि एफेक्सन मेरो शरीरमा कुनै प्रकारको प्रभाव हुँदैन जस्तो कि हल्का जस्तो मैले रहेको छ म त्यस्तै हुन्छ तर जब साथीहरूसँग बसेर हेर्छु तब त्यहाँ खेलाको रौनक नै अलग्गै हुन्छ खेलाको मनोरञ्जन अलग्गै हुन्छ कि कतिखेर हामीलाई इन्ट्रेस्ट धेरै लागिरहेको हुन्छ जस्तो कि कुनै टिम अगर क्रिकेटमा क्रिकेटमा मेरो कुनै टिम जस्तो कि जुर्थ्यो तपाईँको केकेआर भर्सेस हैदरबाद त हेर्दाखेरि के भयो एक्लै हेर्दा फेरि त्यहाँ मन त्यति लाग्दैन त साथीहरूसँग बस्दा चाहिँ के हुन्छ हामी साथीहरूको कतिवटा एगेन्स्ट टिम हुन्छ त हामीले के गर्छौँ एक अर्कालाई चिढाउँछ जब हाम्रो टिमले गोलहरू गर्छन् त हामीलाई मजा आउँछ त फेरि साथीहरूको टिमले गोल न हान्दाखेरि क्रिकेटमा फुटबलमा है अनि विशेषकर चाहिँ जब हामी खेलकुद लिएर हेर्ने गर्छौँ त हामीले परिवारहरूले पनि हामीलाई सपोर्ट गर्छ अनि यो खेलाहरू चाहिँ के गर्छ अहिले जस्तो कि हाम्रो हाम्रो वर्तमान जीवनमा धेरै काम लाग्छ यो खेलहरू चाहिँ अनि खेल त त्यस्तो केही छैन हेर्नु त मैले जस्तो कि खेलहरूमा मैले ब्याडमिन्टन भली बल अनि खो खो जस्तो गेमहरू नि धेरै हेर्छु